किसानहरूले आफू आत्महत्या मजबुरीले गर्छ किनभने हामी किनकि एकदम साधारण मानिसहरू जस्तै हो उनीहरू पनि तर उनीहरूलाई धेरै सुद परेकोले गर्दा उनीहरूले आत्महत्या गर्नुमा मजबुर हुन्छ तर यो एकदमै राम्रो होइन किनभने किसानहरू पनि हामी जस्तै एउटा नर्मल मान्छे हो तर उनीहरूलाई हामीले छुट्ट्याएर त्यस्तो गर्नुहुँदैन किनकि उनीहरू एकदम उनीहरूले गर्दा हाम्रो खानपिन चल्दैछ उनीहरू खेतीबारी उनीहरूले खेतीबारी गर्छ अनि हाम्रो चल्दैछ अनि हाम्रो उनीहरूकोबाट सुद एकदम कम्ती लिनुपर्छ तपाईँहरू पनि उनीहरूको तपाईँहरू इफ तपाईँहरूले केही कृपया गरेर उनीहरूकोबाट एकदम कम्ती उयो गर्नुहोस् किनकि उनीहरू पनि हामी जस्तै हो हामी जस्तै राम्रो मानिसहरू हो उनीहरूले गर्दै हाम्रो खानपिन चल्छ हाम्रो उयोहरू चल्छ हामी अहिले आएर अर्को कल्चर फलो गर्दैछौँ तर हाम्रो किसानहरू हरू पनि हो हामी कत्ति बिजनेसम्यानहरूलाई उयोहरू गर्नु दिन्छौँ तर पनि हामीले किसानहरूलाई खानपिन गर्नुमा उयो गर्नुपर्छ किनकि उनीहरू एकदम हामी जस्तै हो उनीहरू एकदमै राम्रो छन् हामीले हेप्नु हुँदैन उनीहरूलाई किनकि उनीहरूले गर्दा हामी चल्दैछ अनि बाहिरको उयो गरेर केही हुँदैन हामी अरू अरू खाना सोच्थौँ तर हामीले भातहरू खाइनौँ भने किसानहरूले कोही गरिनौँ भने त्यो पनि कत्तिजनाले चाहिँ हातहरू लाई एक्सपोर्ट इम्पोर्ट गर्दैखेरि पैसा कमाउँदैछ त्यसरी बिजनेस गर्छ तर कसले गर्दा हो त्यो किसानहरूले गर्दा किसानहरू हाम्रो महत्त्व हाम्रो हाम्रो लागि एकदमै राम्रो उयो त्यो भएर हामीले उनीहरूलाई उयो हेप्नु हुँदैन उनीहरूको लागि उयो गर्नुहोस् अनि अब राम्रो होस् अनि तपाईँहरू पनि उनीहरूलाई उयो गर्नुहोस् सरकारले कस्तो सरकारले एकदम उयो गर्नुहुँदैन सरकारले पुरा उयो गर्नुपर्छ ब्याङ्कले धेर लोन लोन ब्याङ्कले लोन दिनुपर्छ हामीले त्यो गर्नुपर्छ अनि इन्ट्रेस्ट धेरै कम्ती दिनुपर्छ अनि मात्रै किसानहरूको राम्रो हुन्छ किनकि किसानहरूलाई पनि डेभ्लप गर्नुपर्छ किसानलाई पनि उन्नति गर्नुपर्छ हामीले मात्रै उन्नति गरेर उनीहरूले पढालेखा हुँदैन तर उनीहरूले हाम्रो उनीहरूले उसको लागि हामी उनीहरूले हामी खाओस् उनीहरूको लागि पनि हो तर पनि हाम्रो लागि पनि गरेको यस्तो आत्महत्या एकदमै राम्रो होइन किनकि किसानले हाम्रो लागि गरेको आत्महत्या हामीले गर्न दिनुहुँदैन किसानै नभए पनि कसले पनि आत्महत्या गर्नुहुँदैन आत्महत्या एकदमै जुर्म हो अनि आत्महत्या गर्नुहुँदैन तर उनीहरूले जब जानीबुझी गरेको होइन उनीहरूले आफ्नो मजबुरीले गरेको त्यही भएर हामी किसानहरूलाई मद्दत गर्नपर्छ लोन दिनुपर्छ गर्भमेन्टले बुझ्नुपर्छ यो कुरा अनि किसानहरूलाई आत्महत्या गर्न दिनुहुँदैन